मलाई त योगा पुरा मन पर्छ कि योगा चाहिँ योगा चाहिँ पुरा राम्रो हुँदो रहेछ योगामा मलाई थुप्रै छ योगाको पार्टहरू जो मलाई मनपर्छ कतिले हाम्रो वेट लेस लोस पनि हुन्छ अन्त निद्रा राम्रो हुन्छ हामीलाई खानाहरू पनि डाइजेस्ट राम्ररी हुँदो रहेछ जस्तो हामीले त्यो के भन्छ सुदर्शन क्रिया गर्छु त्यसमा एकदमै राम्रो हुन्छ ब्रिथिङ आवर अ मलतब सास लिनु बाहिर गर्नु हामी मेन त हामीले सास लिनु नै सिकेको हुँदैन नि त हामीले राम्ररी सास कसरी लिनुपर्ने हाम्रो जो हाम्रो सबसे इम्पोर्टेन्ट नै हो हामीले यो सास लिने त्यो सास नै हामीले राम्ररी सिकेको छैन जो कि हामीले योगामा सिक्दो रहेछ अब योगा गरेर मैले त्यो सास लिनु चाहिँ सिकेँ यस्तो मतलब मजाले बाहिर निकाल्ने कसरी राख्ने कसरी हलका अड्काउनु यस्तो मजाको हुँदो रहेछ राम्रो हुँदो रहेछ त्यहाँबाट त्यो अर्को के भन्छ अनुलोम बिलोम अनुलोम बिलोमले हामीलाई साइनसको एकदमै प्रब्लम राम्रो हुँदो रहेछ साइनसको साइनसको प्रब्लम राम्रो हुँदो रहेछ माइग्रेनहरू राम्रो गर्दो रहेछ अनुलोम बिलोमले एकदमै राम्रो हुँदो रहेछ सायद मलाई लाग्छ कि त्यो नाकको मेरो हलका डिजिस थियो एलर्जी त्यो पनि राम्रो गर्यो त्यो पनि त्यसले नै राम्रो भयो अन्त अनुलोम बिलोम चाहिँ एकदमै राम्रो हुन्छ सेकेन्ड अब फेरि हाम्रो ऊ यसमा यो कपाल भाती पनि आउँछ अँ कपाल भातीले चाहिँ आमाम त्यसले झन् वेट लोस हुँदो रहेछ त्यो सास स्पिडले लिनु फ्याँक्नु लिनु फ्याँक्नु त्यसले चाहिँ एकदम हाम्रो ऊ यो हुँदो रहेछ वेट लोस हुँदो रहेछ तपाईँको के भन्छ अन्त मलाई चाहिँ पुरा मन पर्यो तर योगा योगाको लागि चाहिँ बिहानै उठेर सबभन्दा राम्रो चाहिँ बिहान उठेर योगाको लागि चाहिँ बिहान उठेर पहिला फ्रे फ्रेस बाहिर गएर फ्रेस भएर ब्रस गरेर त्यहाँबाट बहुत गरेर नुहाएर नुहाउनु शरीर न नुहाउनेको बाद चाहिँ हामी योगामा बस्यो भने चाहिँ ध्यान लगाएर बस्नु सक्छु त्यसमा अलिकति हामीले बसेर अलिकति ध्यान पनि गर्नु पर्छ ध्यान यो योग गरेको चाहिँ अझै हाम्रो हेल्थको लागि हाम्रो दिमागको लागि एकदमै राम्रो हामीले ओमको ध्वनी गरेर ध्यानमा बस्नुपर्छ त्यसले झन् हाम्रो एकदमै माइन्ड तपाईँको निद्रा हरचिज मतलब एकदमै राम्रो लाग्दा रहेछ हो प्लस अझै मैले त कतिजनालाई जोइन पनि गरेको छु मतलब मेरो नानाहरू सबैलाई भनेको छु योगा गर्नु गरौँ हामीसँग भनेर एकदमै राम्रो हुँदो रहेछ योगा चाहिँ एकदमै मन पर्यो मलाई चाहिँ योगा वेट लोस त एकदमै छिटो छिटो म कति थिएँ हो सिक्सटी सिक्सटी होला सायद अँ योगा गरेर त्यो त अँ योगा गरेर म कति सिक्सटी सिक्स थिएँ सिक्सटी भएँ आहिले बिहान उठेर एक घन्टा त म योगामा बस्छु यहीँ बस्छु अरू जेसुकै होस् एक घन्टा म चाहिँ योगामा बस्छु कति राम्रो हो सो हलका हुँदा रहेछ मेरो कन्स्टिपेसनको प्रब्लम थियो माइग्रेनको थियो अरू प्लस मेरो के थियो हो सा साइनसको पनि प्रब्लम अरू मेरो यो नो एलर्जी अँ मेरो यो डस्ट डक्ट डस्ट डस्ट एलर्जी जो धुलोको ऊ यो हुन्छ चिलाउने हो त्यो पनि थियो त्यो पनि राम्रो भयो मलाई मन पर्यो हो त्यो पुरा राम्रो हुँदो रहेछ त्यो अनुलोम बिलोम झनै राम्रो हुँदो रहेछ बिहान उठेर योगामा बस्दाखेरि अनुलोम बिलोम गरेर यस्तो राम्रो हुन्छ पहिला चाहिँ लासेममा बत्ती बाल्नुपर्छ मजाले पूजासुजा गरेर नुहाइ ध्वाइ गरेर मजाले एकदम मजाले बस्नुपर्छ तब मात्रै राम्रो हुन्छ शान्ती हुँदो रहेछ अन्त मात्रै काम पनि लाग्दो रहेछ यस्तो मजाको हो त्यो कपाल भाती त झन् यस्तो मजाको राम्ररी भयो मेरो कपाल भाती यस्तो मजाले छिटो छिटो वेट लस गरिदिँदा रहेछ कपाल भातीले झन् म पनि कपाल भाती सुदर्शन क्रिया अँ सूर्य नमस्कार सूर्य नमस्कार त झन् अलिक हार्ड छ अप्ठ्यारो छ तर त्यो सूर्य नमस्कारले त झन् छिटो छिटो वेट लस गर्दो रहेछ अलिकति हार्ड छ त्यसले चाहिँ हाम्रो अलिकति हार्डै हुन्छ किनभने अब हामी त अलिक हेल्दी मान्छेहरू हो त त्यही लागि सूर्य नमस्कार गर्दा चाहिँ हामीलाई अलिक अप्ठ्यारो हुन्छ फर्स्टमा त सबभन्दा पहिला जुन दिन हामीले फर्स्ट योगा गर्छु त्यो दिन त हाम्रो जिउ दुख्छ पुरा सेकेन्ड दिन अलिक टायर्ड लाग्छ थर्ड दिनमा फ्रेस लाग्छ फोर्थ दिनमा यस्तो गरेर त्यहाँबाट त यस्तो हुन्छ कि योगा गरेनौँ भने हामीले के गरेनौँ जस्तो लाग्छ त्यो नै हुन्छ हामीलाई अन्त राम्रो पनि हो रा राम्रो पनि लाग्छ त्यो गर्नु स हलका हुन्छ त्यहाँबाट बानी भइहाल्छ त्यहाँबाट गरिरहनुपर्छ योगा योगा त योगै मात्रै यस्तो योगै मात्रै म मतलब योगा चाहिँ एकदमै राम्रो हुन्छ गर्यो भने त्यो सूर्य नमस्कारहरू त झन् इम्पोर्टेन्ट हो योगाको पार्ट पार्ट पार्ट पार्ट डल्लै हामीले मजाले गरेर लास्टमा चाहिँ हामी लास्टमा अँ रिल्याक्स एकदमै ध्यानमा बस्नुपर्छ त्यहाँबाट चाहिँ ध्यानमा बसेर एकदम जति सक्छ आफूलाई जति टाइम आफ्नो लागि निकालेको हुन्छ त्यसरी बसेर आफ्नो लागि टाइम निकालेर ऊ यो गर्यो भने भइहाल्छ कति राम्रो हुँदो रहेछ त्यसमा कपाल भाती गर्यो भने त झन् वेट लस झन् छिटो छिटो आउँदो रहेछ कति मजाको हुँदो रहेछ हो त्यो सुदर्शन क्रिया अँ अन्त सूर्य नमस्कार एकदमै राम्रो हुँदो रहेछ मन पर्यो मलाई योगा योगा चाहिँ एकदम राम्रो एकदम बेस्ट मेरो लागि मलाई चाहिँ योगा गरेको एकदमै राम्रो भयो म आफूलाई नै मैले आफूले नै गरेर नै गरेर वेट लस पनि भयो योगाले नै म अरूलाई पनि सबैलाई पनि यही भन्छु कि हामी हामीले चाहिँ आफ्नो जिउमा अनि जीवनमा हाम्रो डेली लाइफमा चाहिँ वर्कआउटमा वर्कआउट त गर्नै पर्छ एक घन्टा र त्यसमा योगा चाहिँ एड गर्नैपर्छ बिहान उठेर एक घन्टा चाहिँ हामीले योगाको लागि टाइम निकाल्नैपर्छ सबै फिमेलले नै हो सो एकदमै राम्रो हो योगाको लागि योगा चाहिँ हामी गर्नै पर्ने हो एकदमै राम्रो हो एक घन्टा चाहिँ बिहान अरू केही नगरे पनि अनुलोम बिलोम प्लस क कपाल भाती दुइटा चैँ अँ सूर्य नमस्कार गर्दा पनि हुन्छ त्यसमा तर मेन चाहिँ अनुलोम बिलोम अरू कपाल भाती कपाल भातीले हाम्रो वेट एकदमै लोस छिटो छिटै कम्ती गरिहाल्छ हाम्रो चर्बी भुँडीको चर्बी जति छ थुप्रै वेट घ एकदमै घटाइदिन्छ दामी हुन्छ त्यो चाहिँ त्यहाँबाट तपाईँको अर्को सूर्य नमस्कार सरी अँ सुर्य नमस्कारको लागि अलिक प्रब्लम हुन्छ क्या तर मजाले गर्नुपर्छ फर्स्ट दिन अलिक अप्ठ्यारो हुन्छ सेकेन्ड दिन अप्ठ्यारो हुन्छ थर्ड दिन पनि अप्ठ्यारै हुन्छ फो थर्ड दिन अफ्ठ्यारो अँ त्यत्रो हुँदैन फोर्थ दिनबाट चाहिँ एकदम सजिलो तिन चार दिनको बाद चाहिँ योगा गरेको जिउ चाहिँ यति राम्रो हुँदो रहेछ यति राम्रो मेरो त्यो माइग्रेन मेरो के भन्छ के पो मेरो अँ माई माइग्रेन अर अँ मेरो माइग्रेन त हो साइनेप्स अँ अनुलम बिलोमले मेरो साइनेप्स कपाल भातीले मेरो यो वेट लस मजाले गर्दा रहेछ हो राम्रो हुँदो रहेछ एकदमै मन पर्यो मलाई त हाम्रो घरको सबैजनाले गर्छ प्लस मेरो छोरा तेह्र वर्षको छ उसको पनि ऊ पनि बस्छ वर्कआउटको लागि बिहान योगाको लागि बस्छ नानीहरूको योगाको लागि मैले त्यसलाई बाहिर क्याम्प पठाएँ समर समर भ्याकेसनमा योगा क्याम्पको लागि पठाएको थिएँ मैले त्यसलाई त्यसले पनि कतिवटा नानीहरूको नानीहरूको योगाहरू जो हुन्छ त्यो योगा त्यसले पनि गर्यो सिक्यो त्यसले पनि मैले याँ हर साल सालमा कति दुईताल त बस्छु योगाको लागि हामी यहाँ हाम्रो यहाँ सिकाउँछ स्कुलमा हर हामीले ऊ यो गर्छ लगाइन्छ राम्रो हुँदो रहेछ हो अन्त म त यही भन्छु सबैलाई कि जिउ स्वास्थ्यको लागि चाहिँ हामीले योगा पनि एकदमै इम्पोर्टेन्ट छ गर्नै पर्ने हो योगा पनि जरुरी छ